भारतीय कानुन उन्चालीसमा भनेको छ कोही पनि ठुलो या सानो होइन सबै समान हो हाम्रो कानुनले सबैलाई एउटा दर्जामा हेरेको छ जस्तै कोही पनि अमीर या गरिब हाम्रो संविधान बाहिर कोही पनि बाहिर छैन सबै हाम्रो संविधानमा एक समान छ